गायकहरूले ऐ अहिले गरिने सामन्य गल्तीहरू हुन् उहिलेका गानाहरूलाई नयाँ ढङ्गमा तरिकामा उनीहरूले गाउने गर्छन् र मनोरञ्जनको लागि यसले प्रयोग गर्ने गर्छन् जसले गर्दाखेरि जुन प्रकारको मिठास र जुन प्रकारको सुर ताल त्यो गानामा हुन्छ त्यो पाइँदैन अहिले जसले गर्दाखेरि सङ्गीतको दुनिया अथवा सङ्गीतको भविष्य अन्धकार छ भन्ने कुरा हामी हामी अनुमान गर्न सक्छौँ र यी यस्तो आफ्नै तरिकाले गर्ने जे पायो त्यही गर्दा हुन्छ भन्ने कुराले गर्दाखेरि नै अहिले यो सा सानो कुराहरूले नै सङ्गीत सङ्गीतको सङ्गीतलाई अहिले सङ्गीत अर्कै दिशातर्फ गइरहेको छ र यिनीहरूबड बाँच्नुको लागि चाहिँ हामीले यस्ता कुराहरलाई अलग्गै राखेर हामीले अभ्यास सङ्गीतको मुख्य उद्देश्य सङ्गीत भनेको के हो र सङ्गीत कसरी र गायक भनेको के हो कसरी गरिन्छ यो कुरालाई ध्यान दिएर हामीले अगाडि बढ्नु पर्छ